हेलो ए हजुर रन्जना रन्जना हो ए हजुर अँ कहाँबाट आज सम्झ्यो हौ

ए आज अँ हजुर अँ नि हो पक्का भइजान्छ अँ कविता अँ कस्तो मतलब कविता चाहिँ कस्तो छ एकदम चियाको समस्याहरू त्यहाँ इम्प्याक्टहरू ए कस्तो त्यहाँ चाहिँ कस्तो खालके लेखेको छ थिम त अब बुझिहालेँ अब चिया बगानै भइहाल्यो है अन्त त्यहाँको समस्याहरू चाहिँ अब मतलब इम्प्याक्ट चाहिँ कस्तो प्रकारले चाहिँ त्यो कवितामा हाल्यौ तिमीले चाहिँ सुन्नु त राम्रो लाग्यो

अँ नि अँ अँ अँ अँ अँ अँ अँ अँ अँ अँ राम्रो लेखेको होला राम्रो लाग्यो है अब चिया बगान अब हामीले झेलिरहेको समस्याहरू है अहिले बढिदिएको अब चिया कमानमै हेर्नु नि अहिले पट्टा पट्टाको कुराहरू आइरहेको छ अब यो कुराहरू चाहिँ अब तपाईँहरूको अब यो जुन कवितामा चाहिँ आएको होला होइन सुन्नु त अब धेरै मनपर्यो अब अहिले त अब कसरी सुन्ने अँ त्यही भएर भेटौँ न कुनै दिन है चिया खाँदै गफ् गरौँ अन्त तपाईँको कविताहरू पनि सुनौँ अँ हुन्छ ओके ल ल लेख्दै जानु मैले पनि कथाहरू लेख्दैछु हो यस्तै विषयमै सुनाउँछु नि भेटेर ए ल ल हुन्छ अँ अँ छिट्टै छिट्टै भेट्नुपर्छ है हामी ल ल त हुन्छ हुन्छ